अब दार्जिलिङ जिल्लामा चाहिँ मानेर आएको अब रीतिहरू जस्तो अब रीतिहरू संस्कृतिहरू चाहिँ होइन अब यस्तो साउन हो अन्तखेरि अब गुरु पूजाहरू हुन्छ जस्तो अब मागे सङ्क्रान्ति होइन दसैँ तिहारहरू हुन्छ नवरात्रीहरू हुन्छ होइन अब सबभन्दा पहिला चाहिँ साउन आउँछ होइन अब साउनमा चाहिँ मान्छेहरूले अब जबसम्म अब पूर्णे आउँदैन तबसम्म बार्ने गर्छ अब जस्तो तिस दिन होइन एक महिना जस्तो अब दस दिनहरू अब बार्नेले जत्ति बार्दा पनि हुन्छ त्यसमा चाहिँ अब देवीमाताको होइन अन्तखेरि यस्तो शिवजीको पूजा गरेर चाहिँ अब शिवजीलाई पानीहरू चढाएर यसरी अब सोमबार सोमबार गरेर व्रतहरू लिएर होइन व्रतहरू बस्छ अब त्यसमा चाहिँ मासुहरू खाँदैन होइन अन्तखेरि अब नखानेले प्याजहरू पनि खाँदैन प्याज अरू केही पनि चलाउँदैन होइन अन्त अब अन्तखेरि यस्तो अब गुरु पूजामा चाहिँ अब सबैजना अब देवी देवताहरू अब जस्तो मान्छेलाई आएको हुन्छ अन्तखेरि अब जस्तो यस्तो झाँक्री धामी झाँक्रीहरू भयो होइन तिनीहरू चाहिँ आएर यहाँ माथि चौरस्ता दार्जिलिङ चौरस्तामा आएर चाहिँ पूजाहरू गर्ने गर्छ होइन त्यहाँनिर अब प्रोग्रामहरू राख्ने गर्छ अब सबै गुरु अब गुरुको चेलाहरू आएर चाहिँ अब त्यहाँनिर चाहिँ पूजा गर्ने गर्छ होइन अन्तखेरि माथि अब डाँडा मन्दिर अब डाँडा मन्दिरलाई मानेर ल्याएको अब त्यो मन्दिरलाई अब मानेर ल्याएको साँचो एकदम त्यहाँनिर गएर तिनीहरूले पुजाहरू गर्ने गर्छ होइन अब जस्तो यो अबो माघे सङ्क्रान्तिमा चाहिँ हामी अब सङ्क्रान्ति भनेर अब तरुलहरू खाएर होइन तरुलहरूको पूजा गरेर तरुल खाएर यसरी नै चाड मनाउने गर्छ अब माघे सङ्क्रान्तिको होइन त्यहाँदेखिको आउँछ अब नवरात्री होइन अब नौ दिन चाहिँ अब देवीको पूजा गरेर अब यस्तो मासुमङ्स केही नखाई अब प्याज लसुन टमाटरहरू के पनि नखाई पनि अब हामीले त्योहरू सबै नखाई पूजाहरू गर्ने गर्छ होइन यो सांस्कृति चाहिँ अब पहिल्यैदेखिको मानेर आएको होइन अन्तखेरि अब त्यहाँदेखिको आउँछ दसैँ होइन नवरात्री पछि चाहिँ दसैँ आउँछ अन्त दसैँमा चाहिँ यसरी नै हामी दसैँमा टिकाहरू लगाएर मामा घर गएर होइन आफ्नो बाबा आमा बाजे बोजू जुजु बाहरू हजुरआमाहरूकोबाट चाहिँ हामीले अब टिकाहरू लगाएर आशीर्वाद तिनाीहरू आशीर्वाद दिएर एकदुई भेटी पैसा दिएर आशीर्वादहरू दिएर हामी अब चाँडै अब हाम्रो आफ्नो पर्नेहरूकोमा होइन छिमेकीहरूकोमा जाने गर्छ अब सन्तानहरूकोमा टिका लाउनु जान्छ अन्त अब त्यसको पन्ध्र दिनबाद चाहिँ दसैँ ए तिहार आउँछ होइन अब तिहारमा चाहिँ हामी के गर्छ भने अब कुकुर तिहार गाई तिहार होइन काग तिहारहरू आउँछ अन्त त्यसमा चाहिँ अब काग काग तिहारमा चाहिँ कागलाई ती अब कागलाई खानाहरू दिएर होइन कुकुर तिहारमा कुकुरलाई माला लाइदिएर टिकाहरू लाइदिएर अब तिनीहरूको तिनीहरूलाई पुज्ने गर्छ होइन अन्त गाई तिहारमा गाईलाई खाना खुवाइदिएर टिकाहरू लगाइदिएर हामी त्यस्तो गर्ने गर्छ अन्त लक्ष्मी पूजामा हामी अब घरको छोरीहरूलाई लक्ष्मी मानेर पूजा गर्ने गर्छ लक्ष्मी माताको होइन अन्त अन्त भाइटिकामा भाइहरू दाजुहरूलाई अन्त तिनीहरूलाई चाहिँ हामी टिकाहरू लाइदिएर अब तिनीहरूले हामीलाई पैसाहरू दिएर होइन एकदुई भेटी पैसाहरू दिएर अन्त आशीर्वाद दिएर हामी अब तिनीहरूको तिनीहरूकोबाट अब टिकाहरू लगाइदिएर एकाअर्कालाई होइन त्यसरी मनाउने गर्छ अन्त अब देउसुरेको दिन देउसुरेको दिन चाहिँ अब केटाहरू चाहिँ होइन देउसुरे खेल्दै घरघर गोएर देउसुरेहरू खेल्ने गर्छ त्यसरी चाड मनाउने गर्छ अन्त त्यहाँ अब त्यस्तै लक्ष्मी पूजामा पनि त्यही हुन्छ अब लक्ष्मी पूजा भनेको चाहिँ अब लक्ष्मी घरको छोरीहरू चाहिँ अब भैलोनी खेल्न जान्छ हैन त्यसरी चाड मनाउने गर्छ हामी